हामीलाई आफ्नो नेपाली भाषामा चाहिँ अब मन परेको कुरोहरू चाहिँ यस्तो अब हैत तेरिका भन्ने शब्द हिँड्दाखेरि ठ्याक्कै गल्यो भन्ने कुरा थचक्क बस्ने कुरा हावा आउँदा सिर्रर हावा आयो भन्ने कुरो धेरै कुरोहरू चाहिँ अब हाम्रो नेपालीमा भएको कुरोहरू चाहिँ मन पर्छ